भारतको लोकप्रिय योग गुरुहरूमा मलाई रामदेव बाबा धेरै मनपर्छ अनि उना उनीहरूको योगा गरेको उनीहरूको लाइक बडीहरू देखेर लाइक उन् उनले योगा गरेकोहरू देखेर मलाई पनि आफ्नु आफुले योगाहरू गर्नु धेरै प्रेरित लाग्छ